ए हेलो हाम्रो के भन्छ त्यो पानी पानी हाम्रो पानी सेल गर्ने भाइ बोल्नु भएको ए सुन्नुहोस् न भाइ मेरो यत्रो पानीको क्राइसिस छ कि मलाई तपाईँको ए तपाईँको मलाई पाँच भुल्डुङ जस्तो पानी चाहिएको थियो त्यही कारणले त्यही कारणले नि अन्त के कस्तो त्यो पानीको रेटहरू छ होला हौ तपाईँको चाहिँ तपाईँको जुन चाहिँ यो जज बजार छ नि जज बजारमै हो मेरो घर त्यहाँ एउटा सानो रेस्टुरेन्ट पनि छ मेरो कि त्यही कारणले गर्दा त्यो पाँच भुल्डुङ जस्तो चाहिँ मलाई पानी चाहिएको थियो मतलब पानी चाहिँ तपाईँहरूले केमा चाहिँ लिएर सेल गर्नुहुन्छ हौ जस्तो तपाईँहरूको त्यो त्यो पानी बेक्ने त्यो ठेला गाडी छ कि आफ्नो गाडीमै ल्याउनुहुन्छ कि कस्तो छ हौ तपाईँहरूको ए त्यो अझै राम्रो रहेछ एक हजार लिटरको चाहिँ कति पर्यो होला हौ त्यसको दाम चाहिँ अलिक त्यो भन्दा कम्ती हुन सम्भव हुन्छ कि हुँदैन हौ त्यसो भए एक काम गर्नुपर्ला भाइ त्यसो भए यसो गर्नुहोस् न त्यसो भए एक गाडी चाहिँ मलाई लिएर के भन्छ यहाँनिर लिएर तपाईँको जज जज बजारमै छ यो सागर रेस्टुरेन्ट भन्ने छ कि तपाईँले तपाईँ आउनु भएन भने कुनै ड्राइभरलाई पठाइ दिनुभयो भने जज जज बजारमै छ सागर रेस्टुरेन्ट कहाँ हो भन्ने म त्यहीँ हुन्छु भाइ कि अन्तखेरि मलाई एक गाडी यसो प्लिज दया गरेर चाँडो भन्दा चाँडो पठाइ दिनुहोला अहिले तपाईँको टाइम एकछिन म हर्छु है तपाईँको साढे साढे ग्या ग्या ग्यारह भएछ है कति बजीसम्म चाहिँ तपाईँहरूको पानी यहाँनिर आइपुग्छ होला हजुर हजुर के छ अब ए हुन्छ नि त्यसो भए मोटामोटि बाह्र बजी भित्रमा ले ल्याइदिने ट्रा ट्राइ गरिदिनुहोस् हाला नि त है किन भनेदेखि मेरोमा अब त्यो बाह्र बजीदेखि त कस्टमर पुरा हुन्छ कि खाना खानेहरू ल हुन्छ अन्त ए यस्तो गर्नुहोस् न त तपाईँलाई अनलाइन पेमेन्ट गर्दा हुन्छ कि आएर क्यासै दिँदा हुन्छ ए हुन्छ नि त त्यसो भए म तपाईँलाई के भन्छ तपाईँको जब के पानी लिएर आउँछ जो मान्छे आउँछ उसको हातमा क्यास पेमेन्ट म ग गरिदिन्छु नि त है हवस् हवस् थ्याङ्क यू भाइ सो माच हवस्